यो यो स्किमहरूमा वेस्ट बङ्गलको स्किमहरू भन्दा चाहिँ कन्याश्री चाहिँ मलाई थाहा छ कन्याश्रीमा चाहिँ केटीहरूको लागि हो यो नानीहरूको लागि यो चाहिँ स्कुल स्कुलमा हुन्छ जुन चाहिँ इयरली एउटा एमाउन्ट पस्छ त्यहाँदेखिन् चाहिँ आफ्टर एटिन इयर्स चाहिँ कन्याश्रीबट ट्वेन्टी फाइभ थाउजन्ड पाउँछ अन्त अर्को चाहिँ पेन्सनको स्किम भन्दा चाहिँ हाम्रो सिनियर सिटिजनहरू जति पनि हुनुहुन्छ गभर्मेन्ट सर्विस नगर्नेहरू उनीहरूको चाहिँ सिनियर सिटिजनको पर मन्थ चाहिँ थाउजन्ड रुपिस गरेर पस्छ